दिदी मैले अस्ति तपाईँलाई आएर कति राम्रो भने होइन त्यो स्कर्टको बारेमा लास्टमा मैले त धुने बित्तिकै त कस्तो कलर गएर भगवान् सेत्तै भयो निलो स्कर्ट त म त छक्कै परिरहेको छु कसरी त्यस्तो बिन रङ्ग जानु सकेको एउटा लुगाको भनेर म त कस्तो कम्फोर्टेबल भएको थियो कस्तो शीतल अनुभव भइरहेको थियो तर अब एकपल्ट धुँदा नै त्यस्तो भयो कस्तो बेकारको रहेछ नि हौ मलाई त ठ्याक्कै मन परेन